म चैँ विशेष गरी फोटो ग्राफी गर्दाखेरि चाहिँ कुनै पनि वस्तुको तस्बिर उतार्नु गर्दाखेरि चाहिँ विशेष गरी चाहिँ त्यो तस्बिरले के सन्देश दिइरहेको छ होइन हर तस्बिर चाहिँ कुनै न कुनै सन्देश दिइरहेको हुन्छ त्यसै कारण चाहिँ म मेरो आफ्नो व्यक्तिगत सोचमा चाहिँ बनावटी भन्दाखेरि चाहिँ त्यो प्राकृतिक जस्तो नेचरल फोटो चाहिँ मलाई एकदम ठिक लाग्छ त्यसै कारण म कुनै पनि फोटो चाहिँ

खिच्नु पर्दाखेरि चाहिँ तस्बिर उतार्नु पर्दाखेरि चाहिँ त्यसको बनावटी भन्दाखेरि त्यही प्राकृतिक जस्तो नेचरल जस्तो देखेको छ त्यही नै रुचाउँछु जस्तै कुनै तस्बिरहरू अब मैले खिच्नु परेमा चाहिँ विशेष गरी अब अँध्यारो जगाहरूमा छ भने चाहिँ अब मैले विशेष गरी प्रविधिमा चाहिँ पोटालाइटहरू फ्लायर्सहरू प्रयोग गर्ने गर्छु र जस्तै कुनै पनि तस्बिर राम्रो देखाउनु पर्यो भने चाहिँ त्यसको पछाडिको ब्याक ग्राउन्ड चाहिँ कस्तो छ मेन म त्यसमा पनि ध्यान दिने गर्छु पछाडिको ब्याकग्राउन्डले पनि फोटोको क्वालिटीलाई चाहिँ सुन्दरतालाई त्यही निखार्ने काम गर्छ त्यही कारणले गर्दाखेरि चाहिँ पहिला चाहिँ लाइट कन्डिसन कस्तो छ के छ त्यही हेरेर नै प्रायः जस्तो म फोटो ग्राफी क्लिक गर्छु र जे जस्तो छ त्यसरी नै अब यस जगामा लाइट ज्यादा चाहेको छ भने त्यसमा म फोटोको एक्सपोजर पनि बढाइदिन्छु आइसोहरू पनि बढाएर त्यसरी तस्बिर उतार्छु र कति जगामा जस्तै अनुहारमा उज्यालो र कुनै पनि केरेक्टर वा वस्तुलाई राम्रो देखाउनु छ भने त्यही रिफ्लेक्टरहरूको प्रयोग पनि गरेर चाहिँ विशेष गरी फोटो क्लिक गर्छु मेरो तरिका त्यस्तै छ